हेलो ट्रान्सपोर्ट एजेन्सी हजुर मलाई ए हजुर भोलि घुम्न जानुको लागि क्याब चाहेको थियो कि अन्त बुक गरिराखौँ भनेको हजुर ए तपाईँकोमा प्रोमोकोडको माध्यमबाट केही छुटहरू छ होला हजुर कहाँ जाने भन्नु भएको हजुर यो कालिम्पोङ देखि अलिक उयो जस्तै बस्ती एरियाहरू घुम्नु जाऊँं भनेर नि अलिक टाडो टाडै हजुर ए हजुर हजुर भए उयो चाहिँ कति होला भाडाहरू चाहिँ साह्रै बेसी भएन यो त हजुर हामी परिवार हामी छजना मात्रै छौँ हजुर आम्म छ हजारहरू त बेसी भयो जस्तो लाग्यो त कालेबुङ घुम्नुहरू त ए हजुर हो नि है तर अलिक मिलाइदिनु होस् न अन्त ए पाँच हजारसम्म हुँदैन तपाईँको त म रेगुलर कस्टमर हो त हजुर

अलिक मिलाइ त दिनु होस् न मिलाइदिनु सक्नु हुन्छ होला नि नि अलिक भन्नु न कति हुन्छ कतिसम्म हुन्छ अन्त बुक गरिराख्छु बेलुका नै बिहान कति बजी निस्कनु आठ बजी भित्रमा हुन्छ हुन्छ आठ बजी निस्कन्छु म हुन्छ थ्याङ्क यु